ए मेरो चाहिँ हबी सिङगिङ हो होइन अनि म चाहिँ अब चर्चहरूतिर पनि गाउँछु नि त अन्त प्रोग्रामहरू हुँदाखेरि होइन अन्त म चाहिँ अब सिङगिङको त्यो प्रोफेसनमा चाहिँ गएको चाहिँ होइन है म चाहिँ हबी हबीको रूपमा गएको हो